मेरो महत्त्वपूर्ण दिन चाहिँ म बिहा गरेको थियो त्यसमा चाहिँ म भागेर गएको थिएँ त्यसमा चाहिँ मैले कसलाई पनि भनेको थिइनँ जसलाई एउटा मेरो साथीलाई मात्रै मैले भनेको थिएँ म जाँदैछु पुरा मिल्ने साथी थियो उसलाई मात्रै भनेको थिएँ मैले म जाँदैछु बिहे गरेर जाँदैछु भनेर भनेको थिएँ अन्त मैले त्यसपछि म गएँ बिहा गरेँ अहिले अहिलेसम्म अब बिहा गरेपछि अहिलेसम्म राम्रै छ राम्रै चलिरहेको छ जिन्दगी अनि अहिले नानी पनि भएको छ मेरो अहिले नानी पनि राम्रो छ अहिलेसम्म उ पनि राम्रै छ